मैले ग्यासको चुल्हा बजारबाट किन्नु गएको थिएँ है अन्त अब ग्यासको चुल्हा किनेपछि त आइएसआई मार्काकै किन्नुपऱ्यो किनकि अरू प्रडक्ट अरू सामान किनेँ भने त्यसमा अलिक डर हुन्छ किनकि आइएसआई प्रडक्ट भनेको एउटा एउटा स्ट स्टान्डर्डको एउटा इन्डियन स्टान्डर्ड इन्स्टिट्युटबाट सर्टिफिकेट हो अन्त त्यसले गर्दा चाहिँ बजारमा म किन्नु गएँ त्यसमा नाना प्रकम नाना प्रकारको त्यसमा ग्यास चुल्हाहरू थियो त्यसमा सुरुआत चुल्हाहरू पन्ध्र सयदेखि लिएर चार पाँच हजारसम्मको चुल्हा थियो अन्त उहाँले भन्नु त भन्दैथ्यो सबैमा आइएसआई मार्का लागेको छ अन्त मैले अब बेसी महँगो पनि जरुरत थिएन त्यही कारण चाहिँ मैले एउटा मनपराएँ दुईपट्टि मुख भएको चुल्हा थियो है अन्त कम्पनीको नाम अहिले पनि मलाई त्यति राम्ररी याद आएन अहिले तर त्यसको दाम चाहिँ दुई हजार रहेछ अन्त मैले दुई हजारको त्यो सामान किनेर घरमा ल्याएँ है घरमा ल्याएर सामान मैले युज गरेँ अन्त कत्ति मैले चलाएँ राम्रो त्यसमा कत्ति अब अहिले चलाएको दुई वर्ष भयो अब मोटामोटी सामान ग्यास चुल्हा राम्रै चल्दैछ है अन्त एकपट्टि ठुलो एकपट्टि सानो बल्छ है स दुई हजारसम्मको चुल्हा त राम्रै ह राम्रै थियो हो कम्पनीको नाम चाहिँ अग्नि होला अग्नि त्यहाँदेखि चाहिँ तर बिचबिचमा कतिपल्ट त्यसको बर्नरहरू चाहिँ अलिक सफा गर्दै गर्नुपर्दो रहेछ अन्त दोकानदारले त भन्नु त भन्यो कि यो एकदम वारन्टी छ तपाईँले केही पनि यसको सुर्ता गर्नुपर्दैन एक वर्षभित्र ल्याउनुहोस् केही प्रब्लम भयो भने म फेरिदिन्छु ग्यासको उयो कि कुनै पनि सामान चेन्ज गर्नुपऱ्यो भने गरिदिन्छु तर एक वर्षभित्रै एकपल्ट मैला हुँदाखेरि त्यो बिचमा एकपल्ट त बल्नै छोडेको थियो एकपट्टि त्यो उसलाई देखाउन जाँदाखेरि त पहिला त तपाईँले मैला राख्यो होला यो त ग्यारेन्टीमा आउँदैन खाल्के कुरा गर्नुथाल्यो अन्त तर अब अलिकति उसलाई त्यो ग्यारान्टी कार्ड देखाएर अलिकति जोड गर्दाखेरि चाहिँ मान्यो ऊ मानेर अन्त उसले चाहिँ त्यो सफाहरू गरिदियो तर अलिकति पैसा माग्यो है दुई सौ रुपियाँ माग्यो दिइहाल्यौँ हामीले किनकि अब त्यसमा एउटा पार्ट्स पनि फेऱ्यो है अन्त ग्यास चुल्हा त अब म भन्छु राम्रो त राम्रै हुन्छ हो कुनै पनि कम्पनीको ल्याउँदा तर अलिकति मेरो हिसाबमा चाहिँ अलिकति महँगै चुल्हा किनेको राम्रो हुने हुँदोरहेछ हतपत चाहिँ बिग्रिँदैन रहेछ फेरि त्यो इलेक्ट्रिक जुन चाहिँ अहिले ग्यास चुल्हा आएको छ त्यो चाहिँ एकदमै राम्रो हुँदोरहेछ मेरो हिसाबमा त्यो ल्यायो भने चाहिँ निकै सुविस्ता हुन्छ नभए त यो अलिक कम्ती दामको चुल्हाहरू चाहिँ त्यति राम्रो हुँदैन रहेछ फेरि एकदम हल्का न हल्का चुल्हा हुन्छ पहिला जस्तो त्यो भारी चुल्हा हुँदैन एकदमै हल्का हुन्छ हल्का चुल्हा चाहिँ नदेखेर ल्याउनुहोस् अलिक जतिसम्म हुन्छ भारी चुल्है देखेर ल्याउनुहोस् मैले त अलिकति हल्का खाल्को ल्याएँ हो तर यसो बुझ्दाखेरि चाहिँ अलिकति भारी चुल्हा चाहिँ राम्रो हुन्छ